हेलो अँ बहिनी तिम्रो यो डब्लुबी सेभेनटी फोर एट थ्री सिक्स सिक्स फाइभ फोर नाइन भएको गाडी तिम्रो हो वेगेनर अन्त कहाँ राखेको यो कहाँ राखेको बहिनी तिमीले यो गाडी ड्राई को तिमी ड्राइभरै हो कि मा मालिक्नी बोलेको अँ अन्त अन्त यो त भएन हेर ट्राफिक यहाँनिर दार्जिलिङको ट्राफिक तिमीलाई थाह छ के गरेको म यहाँ ट्राफिक ओसी बोल्दैछु उम् होइन तिमीले गर्दा तिम्रो गाडीले गर्दा त यहाँनिर जाम भयो नि त बहिनी जाम भयो नभए म तिम्रो चलान गर्छु है तिमी दुई मिनट कहाँ हुन्छ अब दुई मिनटमा त तिम्रो यहाँनिर गाडी लाइन लागि राखेको छ यहाँनिर तिम्रो गाडीले गर्दाखेरि मैले यहाँनिर तिम्रो के अरे त्यो हुक लाएर पनि जानु सक्दिन तिम्रो गाडीले नै जाम गरिराखेको छ याहाँनिर अफिसियल गाडीहरू बड्नुम पनि सकेको छैन अन्त तिमीले त्यसो गर्नु हुँदैन रुल तिमीलाई थाह छैन ट्राफिक रुल थाह छैन त्यसरी हुँदैन होइन होइन माफ हुँदैन बहिनी माफ हुँदैन अब तिम्रो म चलान गर्दैछु ल म चलान गर्दैछु तिम्रो अब तिम्रो फोनमा अब तिमीले गएर ब्याङ्कमातिर अन्त किन तिमीहरू त्यसो गर्छौ ट्राफिकलाई दार्जिलिङको ट्राफिकमा यस्तो यहाँनिर कन्जसटेड छ ट्राफिक के अरे स्ट्यान्डहरू छ तिमीहरूले त्यो स्ट्यान्डमा तल गभर्नमेन्ट कलेजको त्यहाँनिर राख्नुसक्छौ पर रेलवे स्टेसनको उतापट्टि राख्नु सक्छौ किन तिमीहरूले त्यसो गरेको हाँ स्ट्यान्डहरू बनाएको छ त लु लु छि कति कत् छिटो गर बहिनी छिटो गर किन भन त यहाँनिर तिम्रोले गर्दा ऊ ट्राफिक जाम होला जस्तो भइसक्यो यहाँनिर मलाई मैले पनि त ठुलो अफिसरहरूलाई के अरे दिनुपर्यो यहाँनिर बात भएको भएको भएको हुन्छ सबैले हेरिरहेको छ यहाँनिर त्यो त हुँदैन नि बहिनी तिमी तिमीहरू अब छोरीचेलीहरू भएर यसरी जतासुकै गाडी राखेर जानु त हुँदैन नि त होइन

लु छिट्टो कति कति कति समय लाग्छ तिमीलाई कति समय लाग्छ ल अब दुई मिनटमा तिमीले यहाँ आइपुगेनौ भने चाहिँ तिम्रो गाडी चलान हुन्छै ल म थाना लान्छु है गाडी ल ल ल लु छिट्टो आऊ बहिनी छिट्टो आऊ